मैले सेकेन्ड प्रडक्ट चाहिँ फ्लिपकार्टबाट एउटा सारी हजार रुपियाँमा मगाएको थिएँ है त्यो सामान मैले रिसिभ गरेँ र रिसिभ गरेर हेर्दा चाहिँ अब एकदम राम्रो थियो कलर पनि राम्रो थियो होइन अन्त मैले त्यो लगाए पनि लगाएर अब धुँदाखेरि चाहिँ आअब त्यो सारी चाहिँ है पाँच मिटरको साडी धुँदाखेरि चाहिँ अब घटेर त तिन मिटरको जस्तो मात्रै भएको थियो र रङ्ग पनि एकदम अब खालातखुलुत सबै उडेको थियो होइन र मलाई अब त्यो सामान देख्दा चाहिँ एकदम रिस पनि उठ्यो र मैले चाहिँ बित्थामा अनलाइन मगाएछु सारी होइन र मेरो पैसा चाहिँ अब त्यसै हजार रुपियाँ अब डुब्यो त्यस्मा त एकदम म दुःखी छु है र आइन्दादेखिन् चाहिँ अब म अब यो सारीहरू चाहिँ अर्डर गर्दिनँ भन्ने चाहिँ अब सेचेको छु